ए हजुर को बोल्नुभएको हो ए हजुर दाजु भन्नुहोस् न हजुर हजुर हजुर हजुर ए हजुर कि ए हजुर के भयो होला दाजु ए हजुर

होइन खै अरू बेला त अब त्यस्तो त नराम्रो कहिले पनि यसरी कम्प्लेन त आएको थिएन मेरो दोकानमा त हो अब कतै खै काम गर्नेहरूले पो गल्ती गरिपठायो कि म त अरू बेला त सधैँ अब हाम्रो दोकानमा त त्यस्तो नराम्रो त केही पनि बिक्री गरेको त मैले गरेको त छैन अहिलेसम्म हो भएन फेरि काम गर्नेहरूलाई पनि अब फ्रेस नै उयो गर्नु भनेर भनेको छु कतै अब कसैकोबाट गल्ती भयो कि

होइन दाजु कि अब खै कसैकोबाट गल्ती भयो होला सायदै हो अब त्यसको लागि म तपाईँलाई अब माफ माग्नु चाहन्छु आइन्दादेखि चाहिँ यस्तो हुँदैन नि है अब त्यसको लागि अलिक अब पैसाहरू केही फिर्ता डिस्काउन्ट गरिदिउँला नि है दाजु अर्को पालिको अर्डरमा तपाईँको

हुन्छ हुन्छ दाजु

हुन्छ दाजु म सबैलाई राम्ररी सबैलाई सम्झाइदिन्छु नि आइन्दादेखि यस्तो हुँदैन है दाजु हुन्छ माफ पाउँ है ल हुन्छ दाजु धन्यवाद